हेलो ओए बिनिमित त्यो पेन्ट नकिन् है तँ किन भन् त मैले पनि किनेको थिएँ कि सस्तो भनेर पुरा कलरहरू जाँदोरहेछ हो कम्फोर्टेबल भन्ने त एउटा नाम पनि छैन त्यहीँ जयश्रीबाट किनेको तैँले किनिस् नकिन् राम्रो भनेको नकिन् त्यो त्यसको कलरहरू जाँदोरहेछ हो कम्फोर्टेबल पनि हुँदैन रहेछ मैले कतिपल्ट लगाएको कि यस्तो पानी परेको बेलामा लगाउँदा त छैन जिउमा पो कलर जाँदैथ्यो पेन्टको अहँ स्ट्रेचेबलहरू केही छैन क्वालिटी नै राम्रो छैन त्यसको नलगा तेरो त्यो व्हाइट टि सर्टहरूतिर पनि कलर सर्छ त्यो पेन्टले अँ नकिन् अँ मैले पनि राम्रो भनेर किनेको थिएँ कि सस्तो पाएँ भनेर तर राम्रै रहेन रहेछ त्यो सेलमा लागेर उठाएर लिएर आएको त केही न कामको रहेछ त्यो धुँदाखेरि पनि कलर जान्छ हो एकपल्ट पो जान्छ होला भनेको त भरे लगाएर गएको थिएँ कि बजार आउँदा पानी पऱ्यो नि त अन्त छाता लगेको थिइनँ भिजेँ हो छैन पेन्टको कलर त त्योहरू पनि मान्छेको छेउमा बेइज्जत अँ नकिन् नकिन् र तँलाई म त्यही भन्न कल गरेको थिएँ हौ ल ल ओइ नकिन् ल